हामी खाना खाने बेलामा पाल्ना गर्ने हामी खाना खाने बेलामा प्रार्थना गर्छौँ हामी क्रिस्टियन भएको नाताले हामी त्यस्तो अन्धविश्वास गर्दैनौँ